मैले किनेको केही महिनापछि यो फोनको ब्याट्री ब्याकअप धेरै कम भएर गएको छ जस्को कारणले म कुनै पनि कुनै पनि एप्स या फेरि कुनै पनि गेम म धेरै लामो समय सम्म खेल्न सक्दिनँ किनकि यसको ब्याकअप धेरै घटेको छ र र यस्को स्टोरेज पनि पहिलाको हेरी अहिले धेरै कम्ती भएको छ किनकि निकै समय भएको कारणले यसको स्टोरेज पनि धेरै भरेको कारणले गर्दाखेरि यस्को फङ्सनले पनि त्यति सपोर्ट गर्न छोडिसकेको छ र अहिले त्यति राम्रोसँगले यसले केही पनि सपोर्ट गर्न सकेको छैन र चार्ज पनि धेरै ढिलो लिन्छ र धेरै छिटो सकिहाल्छ अनि यसको क्यामेरा पनि क्यामेरामा पनि केही डिफेक्टहरू भएको छ जसको कारणले त्यति राम्रो पिक्चरहरू हामीले पाउन सक्दैनौँ र अहिले